हाम्रो यो गाउँमा सुँगुर कुखुरा बाख्रा पाल्नुपऱ्यो भने कुखुरालाई पनि खोरहरू राम्रो बनाउनुपर्छ ठुलो खेलघर बनाउनुपर्छ भित्रै सुत्ने अलग्गै हुनुपर्छ दिउँसो एकछिन छोड्नु पनि पर्छ छोडेर झारपात खान्छ झारपात खाएर अन्त रात परेपछि आफ्नो खोरमा पस्छ र बाख्रालाई पनि खोर बनाउँदा एकदम राम्रो बनाउनुपर्छ खोरहरू त सुत्दाखेरि पनि नबिजाउने खालको बनाउनुपर्छ अन्त अब कोबी बेला भ्याएको बेला चाहिँ अब छोडिदिनुपर्छ नभ्याएको बेला घाँस काटेर टाट्नोमा हाल्दिनुपर्छ अन्त पर्छ त्यो भएर सुँगुरलाई सुँगुरको पनि त्यही हो खोर मज्जाले बनायो अन्त त्यहाँबाट यसो पानी बग्ने खालको बनाएर त्यहाँबाट अब मैला कुचैला हुन्छ हग्छ मुत्छ र पानीले मज्जाले सफा गरेर सुँगुरलाई पनि सफा बनाएर राख्नुपर्छ र बिमार पनि हुँदैन त्यसले त्यो सफा पनि हुन्छ मान्छेलाई पनि बिमार पनि हुँदैन त्यो सबै सफा हुन्छ गनाउँदैन पनि एकदमै सफा गरेर त्यसरी राख्नुपर्छ